कालेबुङ जिल्लामा टुर गाइडको व्यवस्था लिनुलाई चाहिँ जुन गाडीको ड्राइभरहरूले उहाँलाई जग्गा जग्गामा पर्यटकहरूलाई पुऱ्याउँछन् वहाँ ड्राइभरले नै सधैँ गएको कारणले गर्दा उसले नै त्यहाँतिर गाइड गर्छ र पर्यटकहरूलाई त्यस जग्गाको आनन्द लिन्छ दोस्रो कुरो पहाड क्षेत्रमा भ्रमणको प्रस्ताव गर्छन् यहाँ विशेष बोल्न सक्ने भाषा त नेपाली नै हो सुविधाको लागि तर पार्यटकहरू जब आउँछ उहाँले अङ्ग्रेजीमा इङ्ग्लिसमा बोले पनि हाम्रो ड्राइभरहरूले बुझ्छन् वा हिन्दीमा जातिय भाषा हिन्दीमा पनि बोले पनि यहाँ आफ्नो बुझ्छ र यहाँ पार्यटक जो पनि आए पनि इङ्ग्लिस हिन्दीमा बोले यहाँका हाम्रो ड्राइभरहरूले सबैले गाइड गर्छ म यहाँका लोकल पर्यटकहरूलाई देखाउने मानिसहरू जो हुन्छन् गाइड नभए पनि उहाँहरूले सेवा गर्ने जुन मान्छे हुन्छ उहाँहरूले सबै बुझेर पर्यटकहरूलाई उक्त जग्गामा पुऱ्याएर पर्यटकहरूलाई कालेबुङ जिल्लाका क्षेत्रहरूमा विभिन्न जगामा जहाँ जहाँ पोइन्टहरू छ पर्यटकहरूलाई वहाँतिर पुऱ्याएर उनीहरूलाई आनन्द दिलाउन सक्छ